मैले गत महिना एउटा प्यान्ट किन्नु पर्यो सम्मर जिन्स किन्नुपर्यो भनेर सोचेँ है अनि बजार गएँ दार्जिलिङ अन्त त्यो फेन्सी मार्केटबाट एउटा लुगा पसले छ है अनि त्या गएँ अन्त त्यो पसलेकोमा पहिला पनि मैले खरीदहरू गरेको है अन्त दुईवटा प्यान्ट मैले किनेँ एउटा मेरो छोरालाई एउटा मलाई अन्त अन्त एकदम राम्रै छ यसो हेरेँ सबै कुरो ठिकै छ बाहिरबाट नापेँ कम्मरहरू पनि सबै ठिकै छ र घरमा आएँ घरमा आएर यसो नापेको मलाई त अलिक टाइट भएको जस्तै लाग्यो प्यान्ट लगाउने बित्तिकै अन्त यसो अब यस्तो के अरे यो तल फेदैमा खुट्टाको यो उसमा है एकदमै चुम्किएको जस्तै लाग्यो अनि मलाई त्यस्तो चुमुक्क परेको लगाउने एउटा बानी छैन एकदमै साधारण लगाउने बानी अन्त अलिकति मलाई अब अलिक असन्तुष्टि भएको जस्त लाग्यो अब किनभन्दाखेरि अब जहिले पनि एउटा कुनै अब चिज एउटा है पैसा तिरेर किनिसके पछि एउटा अब घरमा आएर सन्तुष्टि हुनुपर्यो खुसी हुनुपर्यो र कता कता एकदमै असन्तुष्टि भयो अन्त र पनि अन्त लगाएँ है लगाएर एता उता हिँडेँ बसेँ अलिकति त्यो तन्किने त्यो त्यो लुगाको जुन एउटा प्रकार थियो आलिकति तन्किने भएर तन्किने भएको कारणले गर्दाखेरि चाहिँ अलिकति बस्दा उठ्दा त सुविधै भयो तर अब हिँड्दा एता उता गर्दाखेरि त एकदमै तल फेदमा चुम्केको कारणले गर्दाखेरि चाहिँ अलिकति मलाई असहज भए जस्तो लाग्यो असुविधा भए जस्तो लाग्यो अन्त र पनि ठिकै छ अब किनेर ल्याइहालेँ पैसा हालि सकेँपछि है अन्त त्यो लगाएर स्कुल जानु थालेँ अन्य जग्गातिर पनि अन्त अब अलिक दिन लगाइ सकेपछि अब म त धुने बानी छ अन्त धोएँ है त्यसलाई धोएँ र धोएर है अन्त सुकेर पट्याएर राखेँ अन्त फेरि अब दोस्रो पटक त्यो लग अब लगाउनु पर्यो नि यसो लगाएको त नापेको त देख्छु यता घुँडा घुँडामा त एकदम रङ गएको छ है रङ गएको छ अलिक पुरानो पुरानो देख्ने पनि भएको छ अनि मैले श्रीमतीलाई पनि भनेँ हेर मेरो त यो रङ पो गएको छ त हौ भनेँ अन्त उसले पनि अँ त्यस्तै लाग्छ मलाई होइन होला हौ भनेँ अन्त र पनि पुरानो भएको जस्तो लाग्यो एकपल्ट धुँदा अन्त होइन वा लगाएर त्यस्तो देखिएको हो कि भनेर अन्त लगाएँ केही कोही बात छैन र पनि मलाई एकदमै असहज अलिक असन्तुष्टि त भइरहेछ लगाउँदै पछि म हेर्छु है अन ऐनामा पनि हेर्छु अन्त राखेँ ठिकै छ लगेर अनि दोस्रेपल्ट धोएर अन्त सुक्यो अन्त सुकेर अन्त त्यो सुक्ने बित्तिकै मैले यसो ल्याए यसो हेरेको त पहिलाको भन्दा ज्यादा रङ गएछ अलिकति टाटा टाटा पनि देख्ने भएछ त्यहाँबाट त ए मनै मर्यो मेरो अन्त कति पनि भएको छैन अब एक महिना पनि भएको छै ल्याएको लगाएको सँगैमा मैले अब यस्तै टाइपको यस्तै प्रकारको पहिला प्यान्ट किनेको अझै खपिरहेछ टिकिरहेछ नयाँ नै छ फाटेको पनि छैन एकदमै राम्रो भइरहेछ र त मलाई त एकदमै असन्तुष्टि भयो एकदमै चुम्केछ पनि यस्तो रङ रङ गएर टाटा टाटा अब कति वर्ष किने जस्तो भयो अन्त एकदमै मलाई त एकदमै ठिक लागेन अन्त यसो सोचेँ यो फर्काइदिनु पनि मिलेन अन्त त्यो पो पसलेलाई पनि सोचेँ अब निकै सर्काएको थियो मलाई त अब ए एकदम राम्रो लानुहोस् न राम्रो हुन्छ भनेर अन्त एकदमै अब पैसा हालेर किनेको है एक महिनामै पन्ध्र बिस एक महिनामै एक एक महिनामै छैन नि एकदमै पुरानो भइगयो त्यहाँबाट त राखिदिएँ मैले त एकदमै त्यहाँ त्यहाँबाट के अब अब नेक्स्ट अब अर्को दोस्रोपल्ट चाहिँ म त्यो पसलेकोमा चाहिँ जान्न गएर चाहिँ अब खरिदारी चाहिँ नगर्ने मैले अब त्यही सोचेँ है र एकदमै असन्तुष्टि एकदमै ठिकै ट्याक्कै ठिक लागेन मलाई त एकदमै असन्तुष्टि भएको चाहिँ मलाई त्यही पिन पिन प्यान्ट किन्दा हो एकदमै असन्तुष्टि र अब त्यो पसलेकोमा चाहिँ अब दोस्रोपल्ट चाहिँ म एकदमै जा जाने छुइँन अनि यो खरिदारी म गर्ने छुइँन